दाजु जुत्ताको दाम कति पर्छ

साढे तिन हजार त धेरै भयो हुनु पनि मैले चाहिँ खासमा पुमाको खोजेको थिएँ कि यो त एडिडासको रहेछ हो अनि यस्तै नि यस्तै कलरमा चाहिँ पुमाको चाहिँ छैन दादा हजुर त्यही त होइन मैले चाहिँ खासमा त्यही एडिडिस पुमाको चाहिँ अब बेसी आजकल चल्ती छ अनि मैले चाहिँ यस्तै खालकोमा चाहिँ पुमाको खोजेको थिएँ हो तर मलाई यो पनि मनपऱ्यो यो पनि राम्रै छ यसको पनि साइज मलाई फिटिङ भयो तर अब अँ साढे तिन हजार चाहिँ धेरै भयो नि त हौ दादा अलिकति घटाइदिनु होस् न साढे तिनमा त अब उँ हुँ हजुर त्यही त होइन राम्रो चाहिँ राम्रै छ जुत्ताको हो क्वालिटी पनि अब सायद बेसी टिक्छ नै होला अब ब्रान्डेड हो होइन टिक्नु त पर्ने फर्स्ट कपी सेकेन्ड कपी भए पनि अब राम्रै टिक्छ होला भनेर आशा गरेको छु तर पनि अब साढे तिन हजार भन्दा चाहिँ दादा बरू मलाई पच्चिस सौ लगाइदिनु होस् न भनेको मैले चाहिँ हजुर

हजुर हजुर पाँच सौ रुपियाँ घटाउनु हुने तिन हजारको तिन हजार भन्दा पनि के हुन्छ भन्नु त खासमा चाहिँ अब पुमाको खोजेको एडिडास पायो घरमा पनि त भन्नुपर्यो एकचोटि हो तर अब तपाईँले तिन हजार भन्नुभयो लु तपाईँको पनि होइन मेरो पनि होइन हजुर राम्रो त मलाई जुनै जुत्ताले देखिन्छ मैले चाहिँ अब तपाईँको दाम पनि होइन मेरो दाम पनि होइन अट्ठाइस सौमा फिक्स गरिदिनु होस् न हजुर हजुर ए ल ल हुन्छ हुन्छ त्यसो भए अट्ठाइस सौ पचास होइन हजुर हुन्छ हुन्छ हुन्छ